दार्जिलिङ जिल्लामा पालन हुने सामान्य सामाजिक वा सांंस्कृतिक रिवाजहरूको बारेमा भन्नुपर्दा एउटा व्यक्तिको जन्मदेखि मृत्युसम्मका कर्मकाण्डहरूलाई सांस्कृतिक परम्पराको रूपमा मानिने गर्छ एउटा व्यक्तिले जुन समुदायमा जन्म ग्रहण गर्छ त्यही समुदयको सांस्कृतिकअनुसार रीतिरिवाज गर्छ दार्जिलिङ जिल्लामा नेपाली जातिकै पनि थुप्रै समुदायहरू छ तिनीहरूको सांस्कृतिक परम्पराहरू बेग्लाबेग्लै हुने गर्दछ एउटा बालक जन्म भएपछि न्वारान गरी नामकरण गरिने गर्छ शिशु छ महिना पुगेपछि पहिलोपल्ट भात खुवाइन्छ जसलाई भात खुवाइ भनिन्छ छोरा नानी हो भने तिनदेखि पाँच वर्षको समयभित्र साइत जुराएर मामाको हातबाट उसले पहिलोचोटि केश काट्ने रिवाज गरिन्छ छेत्री बाहुन जातिमा हो भने किशोर अवस्था पुगेपछि वर्तमान गरेर जनै धारण गर्छ तर अन्य समुदायमा हो भने यो प्रथा हुँदैन छोरी नानीको हो भने न्वारान र भात खुवाइ गरिन्छ छेवर गरिँदैन किशोरी अवस्थामा पुगेपछि उसलाई हाम्रो जातीय पोसक गुन्युचोली दिइन्छ किशोर अवस्था पार गरेपछि बिहेदान गरिन्छ जो चाहिँ आफ्नो सांस्कृतिक परम्पराअनुसार हुने गर्दछ जन्म र बिहेमा मात्र नभएर एउटा मानिसको मृत्यु हुँदा पनि आफ्नो समुदायको विशेष रीतिरिवाजअनुसर जलाउने अथवा दफ्नाउने गर्दछ कति समुदायमा मरेको मानिसहरूको तेह्र दिनमा शुद्धि काम गर्छ भने कसैको तिनदेखि अथवा पाँच दिनमा चोखिने गर्छ यो रीतिरिवाज गर्दा आफ्ना आफ्ना जातिअनुसार कसैले बाहुन पढाउँछ कसैले लामा पढाउँछन् भने कसैले बिजुवा अथवा भुसालहरूद्वारा शुद्धि कार्य गरिन्छ यसरी एउटा मानिस जन्मी जन्मिएपछि मृत्यु भएसम्म उसले आफ्नो जातिको रीतिरिवाज पालन गर्नु पर्दछ त्यसबाहेक हाम्रो जातीय चाडपर्वहरू हुन्छ त्यसलाई पनि आफ्नो रीतिरिवाजअनुसार नै मान्ने गर्दछ यसरी हामीले पालन गरेको हाम्रो रीतिरिवाज परम्परा चाड पर्वहरूले नै हामीलाई हामीलाई हाम्रो नेप हामीलाई हामी नेपाली हौँ भनी परिचय दिने गर्दछ